हामीले वातावरणसँग धेरै च्यालेन्जहरू या फिर धेरै घटनाहरू फेस गर्नुपर्छ जस्तै कि बर्खा टाइममा बर्खाको समयमा पानी परेर खोलाहरू बगेर बढेर मान्छेहरू या घरहरू बगाउने गर्छन् या फिर पैह्रोहरू गएर घरहरू जमीनहरू डल्लै बिगार्ने गर्छन् अनि बिजुलीहरू बिजुलीहरू चम्केर या फिर बिजुलीहरूले गर्दाखेरि पोलहरू तारहरू सबै बिगार्ने गर्छन् अनि लडाउने गर्छन् त्यसले गर्दाखेरि चाहिँ बत्तीहरू पनि धेरै दिनसम्म आउने आउने आउने गर्दैनन् अनि यो बर्खाले गर्दाखेरि चैँ धेरै हानिकारक पनि र घटना पनि घट्ने गर्छन् अनि त्यसकारणले गर्दाखेरि स्कुलका या कलेजका विद्यार्थीहरले चाहिँ इन्भाइरोमेन्ट डेमा धेरै रूखहरू रोप्ने गर्छन्